हेलो दिदी के गर्नुहुँदैछ हौ तपाईँ ए तपाईँ नि फ्री हुनुहुन्छ अहिले आज भोलितिर ए हुन्छ अँ हाम्रो ऊ यो गर्नुपर्ने हौ के भन्छ सामान किन्नुपर्ने कि पूजाको त्यही भएर नि तपाईँ फ्री हुनुहुन्छ भने चाहिँ अब तपाईँलाई पनि साथी लगेर जाऔँ भनेर नि हजुर अँ हजुर हजुर त्यही मेरो अब त्यो बत्तीहरू हो दियोहरू के के के के के किन्नु छ हो तपाईँको चाहिँ के किन्नु छ हौ हजुर हजुर

हजुर हजुर त्यही त मेरो पनि छ नि त्यो पटेकाहरू के केहरू हजुर अँ हजुर हजुर अन्त त्यसो भए इभिनिङ है दिदी हजुर म बसिरहेको छु नि अहिले हो अब म पनि त्यही के फ्रुटसहरू नै केहरू किन्नु जाऔँ हो त्यस्तो पनि सोचि राखेको खोइ आज आदि गर्दैछु हो एकनलेजमेन्टमा पुगेको छु अब सक्छु होला अब भरेतिर त हजुर हजुर हजुर अब एक हप्ता भयो

अँ अरू त्यही भगवान्को फोटोहरू पनि त किन्नैपर्छ हो मेरो अब पुरानो भइसकेको छ हो अन्त भरे इभिनिङ है तपाईँ ए हुन्छ हुन्छ हुन्छ हुन्छ अहिले मलाई भरे कल गर्नुहोस् न ल